मलाई थाहा भएको भनेको एआइआर रेडियो हो रेडियो एफएम रेन्बो हो अनि आकाशवाणी खरसाङ अनि भुटान अहिले त धेरै एफएम रेडियोहरू आएको छ नागारिक एफएम मेची ट्युन्स भन्ने र हाम्रो घर परिवारवाई मन परेको भनेको एआइआर रेडियो एफएम रेडियो इन्डिया हो जसबाट धेरै धेरै राम्रो राम्रो फिल्मी गितहरू बज्छ र देश विदेशको समाचारहरू बिबिसीहरू आउने गर्छ